मैले इ बुक लिएको थिएँ अति नै सुविधाजनक पढ्नमा पनि अति नै सहज सुविधा लाग्यो मलाई अति नै खुसी लाग्यो कि मैले यो प्रडक्ट लिएँ मलाई राम्रो राम्रो ज्ञानहरू प्राप्त भयो अति नै रमाइलो लाग्यो यो बुक्सहरू पढेर